अहिले त सब्जी त वो त्यो अलिअलि बन्दकोपी छ अन्त यो घिउ सिमीहरू छ डल्ले खोर्सानी अन्त सिमी यस्तै छ हौ बन्दकोपी त अहिले पानी बेसी परेकोले गर्दाखेरि तपाईँको नब्बे रुपियाँ पर्छ यहाँ किन्न आउनेलाई अन्त बजार लग्यो भने एक सय रुपियाँ किलो पर्छ हौ अँ अब महँगो पऱ्यो अस्ति भर्खर त्यत्रो बाढी आएर सबै बगाएर लग्यो अन्त कहाँ छ त हौ अन्त महँगो हुन्छ नि हौ आम्मै नि हो त अन्त

अन्त अब बजारमा त महँगो हुन्छ त बस्तीमा त बरू आफ्नो मान्छे भनेर त्यसै सस्तो पनि गर्छ अन्त यो सिमी चाहिँ तपाईँको चालिस रुपियाँ हो लाने हो भने आउनु राखिदिन्छु अब अरू चाहिँ सिमी चालिस भयो तपाईँको सागको बिटा छ भने बिस रुपियाँ बिटा हो लाने लानु लानु अरू पनि छ घिउ केरा छ चिनी चम्पा छ खाने कुरा फ्रुटहरूमा छ त

अरूले त उठाउँछ घरमा मलाई त दिन्छ पैसै दिएर ल आम्मा मेरो त कालिम्पोङबाट आउँछ है कालिम्पोङबाट आउँछ यो टिस्टा बजारबाट आउँछ भैया भैयेनीहरू दुई तिनजना आउँछ भारी बोक्ने मान्छे लिएर आउँछ रातो माटो छ भनेर सोध्छ चुल्हा लिप्ने हरे हो त्यो पनि पो लान्छ त आम्मै लिएर आउनु आउनु कुन बाटो आउँछ पिकअप त्यही बाटो ले अँ हजुर हजुर हजुर मिलाइदिन्छु नि त मिलाइदिन्छु आउनु आउनु को को आयो म अरूलाई दिइनँ मैले अब आउनु नि त लानु अलिक कम्ती गरिदिन्छु ल

अहिले बुधबार आए नि हुन्छ बिहीबार आए नि हुन्छ आइतबार त टिका होला हो ल ल ल ल टिका लाउँछ होइन हजुर डल्ले खोर्सानी त अब यहाँ त लगभग तपाईँको तिन सय रुपियाँ पर्छ हौ घटाइदिन्छु नि त आए पो त

ल ल ल कुहिने खालको चाहिँ छैन राम्रो छ डल्ले खोर्सानी छ लाम्चे खोर्सानी हो भने पचास रुपियाँको आधा किलो पाउँछ दसैँ मानिसकेर